यात्रा गर्नुको मेन कारण नै हाम्रो काम गर्नु जानु हो काम गर्नु जाइन्छ किनभने हामी बगानको मान्छे हो बगानमा धेरै कुरोको अभाव छ काम पनि पाइँदैन बगानमा काम पाउने मान्छेको हाजिरा पनि कम्ती हुन्छ एकदमै त्यसले गर्दाखेरि यात्रा गर्नु नै यात्रा गरेरै जाइन्छ परदेश परदेशमा काम गऱ्यो उतै गऱ्यो आयो फेरि दुईचार महिना दुईचार बर्ष बस्यो फेरि आयो गयो त्यसो गर्दै यात्रा हुन्छ यसरी घुम्नु डुल्नु चाहिँ जाइँदैन अब काम गर्नु गयो त्यो जग्गाबाट अर्को जग्गा गयो त्यहाँ पनि यात्रा भइहाल्छ त्यहाँबाट अर्को जग्गा गयो त्यहाँ पनि यात्रा भइहाल्छ बम्बई गयो दिल्ली गयो उटी गयो चेन्नई गयो यसरी कता कता कता कता धेरै जग्गा यात्रा भएको छ तर घुमिनै घुम्नु नै भन्ने मेन उद्देश्यले चाहिँ गएको हुँदैनौँ कामै गर्नु भन्ने उद्देश्यले गएको हुन्छौँ यात्रा त्यसरी नै हुन्छ या घुम्दै गयो काम गर्दै गयो त्यो जग्गा भएन अर्को जग्गा गयो अर्को जग्गा के भयो अर्को जग्गा राम्रो कामको अफर पायो राम्रो पैसा पायो त्यहाँ गयो त्यहाँ पनि घुम्यो बस्यो खायो उता एकदुई दिन त्यता उता गऱ्यो एकदुई मैना दुईचार मैना त्यहाँबाट अर्को जग्गा राम्रो पायो अर्को जग्गा गयो अर्को त्यहाँ पनि घुम्यो डुल्यो खायो घुम्यो त्यहाँबाट अझै राम्रो भयो भने अझै अर्को जग्गा राम्रो पायो भने अझै अर्को जगा गयो त्यो जग्गामा अलि भएन भने अर्को जग्गा गयो यसरी घुम्नु डुल्ने खाने चाहिँ हैन काम गर्दै घुम्दै डुल्दै खाँदै कता गयो अनि कहिले कता कहिले कता यात्रा चाहिँ भई नै रहन्छ तर मेन घुम्ने उद्देश्यले हुँदैन काम गर्ने उद्देश्यले नै हुन्छ